हेलो कालिम्पोङ क्याफेबाट बोल्नुभएको ए हजुर म जेमित बोलेको नि ए हजुर मैले तपाईँलाई त्यहाँ होटेलबाट खाना मगाएको थिएँ कि अनि फेरि साथीहरू नआउने भएर क्यान्सल गरेको थिएँ हो अनि फेरि आउने भयो नि त साथीहरू अन्त फेरि मैले अर्डर गरेको थिएँ हो अनि हजुर चार बजी सम्ममा ल्याइदिन्छु भन्नुभएको थियो हो अनि अहिले पाँच बजिसक्यो ल्याइदिनु भएको छैन मेरो एड्रेस थाहा भएन कि भनेर नि ए हजुर ए हजुर त्यही त मैले अघि अर्डर गरेर पनि क्यान्सल गरेको थिएँ नि त साथी आउँदैन भनेर ए हजुर हजुर त्यही त आउने भयो नि त साथीहरू अघि कल गर्दाखेरि त अनि चार बजी ल्याइदिन्छु भन्नुहुँदैथियो

हजुर हजुर सुन्दैछु नेटवर्क डिस्टर्ब भयो होला तपाईँहरूकोपट्टि ए हजुर हुन्छ साँढे छतिर हजुर हुन्छ हामी पर्खिराख्छौँ नि खाना

हजुर हुन्छ हुन्छ साँढे छतिर हुन्छ हुन्छ